हेलो पवन भाइ हजुर एजेन्सीको भाइ पवन मलाई चिन्नु भयो म प्रकाश छेत्री क्या हो त हौ अस्ति तपाईँकोबाट एउटा गाडी लगेको थिएँ नि मैले त्यो टुरमा जाँदा फेरि अहिले फेरि म मेरो अर्को टुर निस्कयो कि त्यसले गर्दा फेरि अर्को टुरको लागि मलाई त्यही भाइको चाहिँ गाडी चाहियो हौ भाइ मलाई अलिकति दया गर्नुहोस् न हौ मैले त खोइ अस्तिको नम्बर पनि बिर्सेँ हो त्यो भाइको नाम चाहिँ राजा भन्दै थियो अब खोइ मान्छेको अनुहार र नाम चाहिँ याद भयो गाडीको नम्बरै याद भएन अब तपाईँहरूलाई त त्यहाँ लिस्ट होला नि त तपाईँलाई त थाहा होला त्यो चालक भाइको नाम कि त्यो भाइ चाहिँ मलाई एकदमै बेस्ट लाग्यो क्या हो यसो मतलब कस्तो भने गफी मान्छे हँसी मजाक पनि गर्ने यसो जोक्सहरू सुनाउँदै लाने है त्यो भाइ चाहिँ मलाई एकदमै बेस्ट लाग्यो कि भाइ मलाई अलिकति त्यो भाइसँग मतलब त्यो भाइको गाडी मलाई गरिदिनुहोस् न हौ तपाईँहरू यसो खोजेर ऊ यो गरिदिनुहोस् न हौ अस्ति नै आम्मामाम पाली त्यसको भन्दा अगाडि त्यो छ महिना अगाडि त आम्मामाम एउटा गाडी लगेको आम्मामामा मोरोले मातेर घरी गाडी बिग्रियो भन्छ हो त्यो गाडी खटेरा जस्तो रहेछ चार बजी पुग्नु पर्नेमा राति दस बजी पुर्याएको थियो यता जयगाउँपट्टि हो र यसपालि चाहिँ हामी यता नेपाल जाउँ भन्दैछौँ कि र तपाईँले नि यता बिहार भएर हामी नेपाल जाउँ भन्दैछौँ कि र तपाईँले त्यो गरिदिनुहोस् न हौ त्यो भाइलाई है किनभने हो नि भाइ अब किन गए पछि है नानी केटाकेटी श्रीमतीहरूलाई अब हालेर गाडीमा लानु पर्छ हो अब कति ठाउँमा अभर पर्छ है त्यो भाइ त एकदमै बुझ्ने खालके भाइ छ नि हो उहाँको गाडी चाहिँ मलाई गाडीको रङ चाहिँ कस्तो भने सेतो छ उहाँको गाडीको नाम नम्बर रङ चाहिँ सेतो छ कि हो त्यही गाडी चाहिँ भाइ मलाई गरिदिनुोस् न कृपा गरेर लु भाइ त्यति मिलाइदिनुहोस् न तपाईँलाई एकदम धेरै धेरै म धन्यवाद दिन्छु लु त भाइ किनभने नि अहिले मेरो श्रीमतीले पनि नि उसै त्यही भाइलाई राजा भाइलाई नै ल्याउनु है भन्छ हो अब बिचरा यता उता केही पर्यो भने होटेलहरू खोज्नुदेखि लिएर खाना पिना यहाँ पाउँछ भनेर उसले बिचरा लगेर सबै बन्दोबस्त मिलाइदिन्छ क्या त्यो भाइ एकदम टेलेन्टेड पनि छ हो हामीलाई चाहिँ अब त्यस्तै चालक चाहिएको नि त घरको दुःख सुखको कुरा पनि गर्ने हो अब उसको गाडी पनि फेरि एकदमै कन्डिसनको गाडी छ हो त्यसले गर्दा फेरि हामी चाहिँ जहाँसम्म मलाई लाग्छ कि त्यो भाइको गाडी पायौँ भने चाहिँ नि हामीलाई साँच्चै नै है सत्य नारायणको पूजा लगाएको जतिकै हुन्छ हामीलाई क्या एकदम खुसी हुन्छ क्या एकदम के र तपाईँले नि मलाई कसरी हुन्छ है तपाईँहरूको साथीभाइसँग यसो तपाईँले जो योगायोग गरेर हुन्छ कि कसरी हुन्छ कि मलाई त्यो भाइको गाडी चाहिँ ऊ यो गरिदिनुहोस् न किन मेरो अर्को एउटा साथीले सोध्दै थियो कि ऊ पनि यता बिहार जाँदैछ अरे कि एउटा गाडी खोजिदे न भनेर मलाई भन्दै थियो कि त्यसको लागि भन्नु छ हो म त्यो भाइको लागि अरू पनि म धेरै नै ऊ यो गर्छु क्या हो अरू साथीहरूलाई पनि म भनिदिन्छु क्या त्यो भाइ चाहिँ नि यस्तो खालके रहेछ कि साँच्चै नै है कोही मान्छे त यस्तै हुन्छ हौ है त्यसै चाहिँ त्यो भाइले नि दुइवटा तिनवटा गाडी किन्यो भन्थ्यो कि त्यसै चाहिँ किनेको होइन रहेछ के हो एउटा यो पनि एउटा ठुलो उदाहरण रहेछ है तपाईँहरूको चालक समाजमा भनौँ न एउटा है तपाईँहरूको एउटा संस्था छ नि है चालकहरूको यो चालकको संस्थामा चाहिँ त्यो भाइलाई साँच्चै अवार्ड दिनु खालके रहेछ त्यो भाइ हो र मलाई पनि एकदमै अब म अर्को हप्तातिर अर्को हप्ता तपाईँको म यो महिना मर्यो अर्को हप्ता भन्दा पनि यो महिना मरेर म पाँच तारिखतिर चाहिँ यहाँबाट जाँदैछु कि तपाईँले कसरी हुन्छ मलाई गरेर है मलाई कन्टेक्ट गरेर म तपाईँलाई अहिले फोन दिन्छु हो तपाईँको त्यो नम्बर त छ मेरोमा म कन्टेक्ट गर्छु मेरो नम्बर दिन्छु र तपाईँले मलाई त्यति दया गर्नुस् न ए भाइ